हेलो टाइम हाउसबाट बोल्नुभएको हजुर मैले दुई तिन दिन अगाडि एउटा घडी पर्चेस गरेको थिएँ तपाईँकोबाट हजुर सोनाटाको ब्ल्याक वाच थियो हजुर अनि त्यही मेरो वाचमा अलिकति प्रब्लम हुँदैछ हो अँ त्यही मतलब टाइम सेटहरू गरेको थिएँ तर अब बि बिचमा फ्रिज हुँदैछ कि पुरा प्रब्लम दिँदैछ यो वाचले अनि जे हजुर हजुर अनि जे तपाईँको बिल्ड क्वालिटी छ हजुर अँ त्यो पनि मलाई त्यति मन परेन हातमा त्यस्तो कम्फोरटेबल पनि लागेन हजुर अँ बेल्टहरू घटाएको थियो हजुर हजुर सबै त्यहीँ तपाईँको दोकानमा गरेर ल्याएको थिएँ बट यहाँ आएपछि चाहिँ हल्का प्रब्लम दिँदैछ घडीले हजुर नाइ नाइ नाइ रिप्लेसमेन्ट चाहिँ होइन कि कि त म मनी वापस लिन्छु कि त अरू प्रडक्टहरू हुन्छ भने हेर्छु नि हजुर हुन्छ नि मलाई रिप्लेस चाहिँ नगरिदिनुहोस् ल हजुर हजुर हजुर हुन्छ नि थ्याङ्कयू